दाजु मलाई केपो यो माथि डेलो जानु थियो है अनि डेलो जानुको लागि चाहिँ कति भाडा लाग्छ होला है कति भाडा लाग्छ साह्रै बेसी भयो नि हौ त्यति त है अलिक कम्ती गरिदिनुहोस् अलिक कम्ति गरिदिनुहोस् न हौ किनभने मेरो अलिक टाढोबाट मान्छेहरू पनि आउनु भएको छ है घुम्नुको लागि उनीहरूलाई एकै जग्गा मात्तै लगेर भएन टाढो डेलोमात्रै लगेर भएन अरू अरू ठाउँ पनि लानु पऱ्यो त्यसले गर्दाखेरि चाहिँ तपाईँले अलिक कम्ती गरिदिनुहोस् हो अरू पाउनु अरू पनि पाउँछ होला गाडीहरू अब डेलो मात्रै नगएर म अरू ठाउँ पनि जान्छु अरू पनि जान्छु चौरस्ता जान्छु बजार घुम्नु घुमाउन पर्छ पाहुनाहरूलाई है त्यसलेगर्दा अलिकति कम्ति गरिदिनुहोस् राम्रो छ होला है त्यहाँनिर जग्गाहरू जग्गाहरू राम्रो छ होला भनेर सोध्दैछ राम्रो नै पाहुनाले मेरो राम्रै हुनुपर्ने राम्रै छ होला है त्यहाँको जग्गाहरू घुम्नुपर्ने ठाउँहरूमा राम्रै हुनुपर्ने है अलिक मिलाइदिनुहोस् न हौ साह्रै महँगो भयो हो अलिक मिलाइदिनुहोस् न ल फेरि त्यो एकै जग्गा मात्रै घुमेर पनि भएन सबै जग्गा नै घुम्नु पर्छ हो आएको बेलामा घुमिराख्नु पर्छ घुम्ने जग्गा थुप्रै छ नि घुमाइदिनुहोस् न चौरस्ता घुमाइदिनुहोस् डेलो घुमाइदिनुहोस् बजार घुमाइदिनुहोस् सबैतिर नै तर दाम काम चाहिँ अलिक मिलाइदिनुहोस् साह्रै महँगो भएको जस्तो लाग्यो फेरि नजिकमै छ र त्यसले गर्दा तपाईँलाई नै बुक गरेको है अनि अलिक कम्ती गरिदिनुहोस् ल

सबैतिर नै घुम्नु घुमाइदिनुहोस् न एक जग्गा मात्र नभएर सबैतिर नै घुमाइदिनुहोस्